हाम्रो स्वास्थ्यको लागि हाम्रो यो भेक एरिया बस्ती कमान बजार नै टिस्टा बजार भनौँ त्यो भित्र भित्र अब त्यो स्वास्थ्य सेवाहरू चाहिँ चाहिँ एकदमै सोचनीय छ अलिकति बाटो घाटो पनि प्रायः प्रायः त दुःख अलिक दुःख दुःखै छ अलिकति असुविधा छ भने जस्तो पर्याप्त मात्रामा हस्पिटलमा त्यो डाक्टरहरू पनि त्यति साह्रो राम्रो छैन अरू कुरो यहाँ हाम्रो टक्लिङमा टिस्टामा के भन्छ टक्लिङमा पनि अब असुविधा चाहिँ कतिवटा कुरोहरूमा असुविधा छ भने जस्तो डाक्टरहरू बेलामा टाइममा हुँदैन प्रायः प्रायः त फाटाक फुटुक हुन्छ तर भने जस्तो चाहिँ अब स्वास्थ्यकर्मीहरूको अलिकति अभाव जस्तो देखिन्छ र यहाँको पनि अब एकदम सुख दुःख बाटो त छ अलिक तर त्यति राम्रो बाटो छैन अनि अथवा हाम्रो यहाँ प्रायः अलिकति सुख दुःखै छ